हेलो ए सुन्दैछ ए अँ त्यो पिकनिक जाने प्लान थियो नि त्यो के त्यो भन्नुको लागि नि आज साथीहरूलाई पनि तिम्रो साथीहरूलाई पनि ए त्यो मैले भनेको त खोला जाउँ भनेको नि क्याम्प गर्दै क्याम्पिङ गर्दै भनेर अनि के गर्ने है साथीहरूलाई पनि भनौँ है त्यो अनि त्यो कति कति उठाउने भएको छ अब तिमीहरूको प्लान भयो होला नि त साथी साथीमा त होइन छ सय त कम्ती हुन्छ होला है अझै त्यो गाडी भाडाले पच्चिस छब्बिस सय भन्छ हो त्योभन्दा अझै अलिकति बजट बढाउनुपर्छ होला एक एक हजार भनौँ ल सबैलाई एकि त हजर एक एक एक एक हजार भन्नु नि भनिहेरौँ कि त्यो एक एक हजार भन्नु गाडी भाडा पनि मिल्छ हो अनि खानु सबै सबै पुग्छ नि त होइन अब गएर मात्रै तल गएर मात्रै एक खेप ट्राई गरिहेर न अनि तल गएर बस्नु मात्रै पऱ्यो होइन नि त हौ त्यहाँ खानु पऱ्यो लानु पऱ्यो एक एक एक दिन त बस्नु पऱ्यो नि त अब गएर मात्रै खाएर मात्रै एक रात पनि खानु हुँदैन बिहान उठेर खानु पऱ्यो नि त खाना त अन्त आउने बेलामा पनि खानु पऱ्यो गाडी ड्राइभरलाई पनि त दिनु पऱ्यो कति कति खर्च हुन्छ

अनि दा तिम्रो तिमीले चिनेको ड्राइभरहरू कोही छ त्यहाँ अब अलिक सस्तोतिर लाने सस्तोतिर लानेहरूको अब हेर्नु पऱ्यो नि त कि म म ट्राई गर्छु कि त्यहाँ चिनेको दाजुहरू होला कि त्यहाँ म एकखेप सोधिहेर्छु कति पर्छ हो प्रायःले त पच्चिस छब्बिस सयै भन्छ हो छब्बिस सत्ताइस सयै भन्छ हो प्रायःले त अनि नि त्यो तिम्रो तिम्रो ग्रुपमा भेजिटेरियन त कोही छैन होला नि त होइन कि छ भेजेटेरियन छैन है सबैले चिकन खान्छ है चिकन लानुपर्छ होला हो भेजेटेरियन छ भने त भनी हाल हैन त्यो सौदाको लागि जानु पर्छ नि त अब भोलि सौदा गरेर पर्सी निक्लिनु पऱ्यो होइन राम्रो राम्रो सामान लानु पऱ्यो अब तल तल तल त रम्फूमा त के किन्ने ल ल ल ल ल ल त्यो गरौँ आ यस्तो गरौँ कि आज सबै साथीहरू बजारमै छ हो मो पनि बजार आउँदैछु अनि तिमीहरू साथीहरूलाई बोलाउ बजारमा हैन त्यहाँ एउटा केफेमा बसेर डिस्कस गरौँ न कति कति निकाल्ने के के गर्ने होइन कति र के गर्ने के गर्ने कसो गर्ने अब एउटा कुरा पनि छ त्यो नि तल आगोमा पकाउने कि ग्यासमा ग्यास चुल्हा ग्यास चुल्हा लाने कि आगोमा पकाउने

आगो ताप्नु पनि मैले मैले सोचेको मैले देखेको कि ग्यास लगेको भए त राम्रो हुन्थ्यो तल कसले आगो फुकिबस्ने फेरि त्यो पनि हो नि त कि अ त्यहाँ ठिकै हो दउराहरू बोक्नु पऱ्यो घरको सबैले अलिअलि लिएर आउनु पऱ्यो है ल ल भरै भेटौँ न ल